सबैले थाहा भएकै कुरा हो योग एउटा व्यायाम नै हो तर यो व्यायाम मात्रै होइन अब यो चाहिँ एउटा मेन्टल पिसको लागि पनि हो है यसले फिटनेस फिजिकल फिटनेस पनि राम्रो हुन्छ योहरूले अब दिन डे टू डे लाइफटाइम आफूले यो एउटा यो ह्याबिट राख्यो भने चाहिँ राम्रो हुन्छ जिन्दगी है आफ्नो मेन्टल पिस हुन्छ फिटनेस पनि अब एकदम राम्रो हुन्छ आफ्नो फिजिक्सहरू है फिजिकल फिजिकल्ली मेन्टल्ली राम्रो हुन्छ आफ्नो अन्त यो कतिजनाले भन्ने गर्छ खोई यो योग एउटा धर्म सम्बन्धित पनि अरे है अब भनिएको अब सुनिएको है विशेष त केही छैन त्यति नै हो